कालिमपोङ जिल्लामा मनोरञ्जन गर्ने ठाउँहरू धेरै छन् है जस्तै कि साइन्स सेन्टर भयो त्यहाँनिर हामी धेरै नयाँ चिजहरू देख्न पाउँछौँ पुरानो चिजहरू पनि देख्न पाउँछौँ र त्यहाँनिर टुरिस्टहरूको लागि राम्रो छ जग्गाहरू घुम्नको लागि र अर्को भयो डेलो पार्क त्यहाँनिर बगैँचाहरू छन् हर्स राइडिहरू राइडिङहरू पनि गर्छुन् र त्यहाँदेखि अलिक मुनि आयो भने साइन्स सेन्टरको छेउतिर हामी र प्यारा प्याराग्लाइडिङ गरेको पनि देख्छौँ र यो राफ्टिङको लागि भन्नु पर्दाखेरि हामी त्रिवेणीहरू पाउँछौँ एउटा गेम्स फुटबलहरू छ भने मेला ग्राउन्डहरू पाउँछौँ है कुनै पनि एउटा मुभीहरू हेर्नु छ भने दिम ड्रिम थिएटरतिर ज जाँदा जाँदा हुन्छ है र कालिमपोङमा मनोरञ्जन गर्ने ठाउँहरू यति पाउँछौँ है र नयाँ भ्यु भ्यु पोइन्टहरू पनि छ तल पन्बूतिर है